हजुर म हिमाली दर्पणबाट दिपेन छेत्री बोलेको तपाईँ चाहिँ उयो समाजको उयो सोसियल वर्कबाट गर्ने हरे अनि तपाईँलाई म एक दुईवटा सवाल सोध्नु थियो हजुर तपाईँ तपाईँहरूको त्यहाँ तपाईँहरूले ब्लड केम्प राख्नु भएको थियो ए ए हजुर त्यस्तै सुन्नुमा आएको थियो नि त कि अनि तपाईँहरूले रोडहरू पनि उयो गर्नुभएको थियो अरे साफ सफाई अस्तितिर हजुर ए हजुर अनि तपाईँहरूले अझै केही गर्नु चाहनुहुन्छ

हजुर हजुर अनि हजुर हजुर अनि तपाईँ तपाईँहरूले यो चाहिँ कहाँ खोल्नुहुन्छ हजुर हजुर

ए हजुर अनि तपाईँहरूले डोनेसन डोनेसन कति गरेर उठाउनु हुन् ए हजुर तपाईँहरूले राम्रो गर्नु हुँदै रहेछ है हजुर हजुर अनि तपाईँहरूले अझै केही गर्नु गर्नुहरू भएको हुन्छ अहिलेसम्म के केहरू गर्नु भएको छ हजुर हजुर तपाईँहरू साह्रै राम्रो गर्नु हुँदैरहेछ हो हजुर

हजुर त्यो त हामी गरिदिइहाल्छौँ त्यही तपाईँहरूको उयो गर्दा मैले तपाईँलाई आज कल गरेको थिएँ हो अनि तपाईँहरूको भक्कु चर्चा हुँदै थियो अनि त्यस्तो सोसियल वर्कहरू गर्ने त ज्यादा भेटिँदैन आजकल हो अनि तपाईँहरूले राम्रो गर्नु हुँदैरहेछ हजुर अन्त हुन्छ धन्यवाद तपाईँले भनिदिनु भयो